सोनाम भाइ तपाईँलाई मैले हिजोको दिनमा खानाको लागि अर्डर गरेको थिएँ मेरोमा पाहुनाहरू आउँदैछन् भनेर के त्यो खानाहरू तयारी हुन्छ होला आजसम्ममा भनिदिनुहोस् न है